हेलो हजुर तपाईँ कहाँबाट बोल्नुभएको ए ए म नि त्यताकै हो कि तपाईँले फुलहरू उयो गर्नुहुन्छ भनेर नि त्यही किन्नुपर्ने थियो हजुर हजुर हजुर कुन कुन फुल हुन्छ अहिले तपाईँकोमा

ए यो चाहिँ तपाईँले ए यो चाहिँ तपाईँको बिजनेसै हो

ए हजुर त्यही त किन्छु भनेर नि तपाईँलाई मैले अस्ति नम्बर खोजेको थिएँ र हजुर तपाईँलाई त्यसमा अलिक प्रोफिटेबल नै हुन्छ कि हजुर

हजुर

त्यही त मैले हजुर फुलको लागि भनेर कि अन्त यो तपाईँले बाहिर कालिम्पोङ उतै पनि होम डेलिभरीहरू अब त्यस्तो सामानहरू उयो गर्नुहुन्छ कि कि त्यही दोकानभित्र मात्रै तपाईँले गर्नुहुन्छ

हजुर हजुर हजुर मलाई म्यारिगोल्ड हुन्छ तपाईँकोमा

हजुर मलाई दस पिस गर्दिनुहोस् न यल्लो कलरमा होइन म भोलि पर्सितिरै तपाईँको दोकान आउँछु कि मलाई तपाईँको एड्रेस चाहिँ पठाइदिनु होस् न

ए हुन्छ वाट्सएपबाट गरिदिनु होस् न हुन्छ हुन्छ हुन्छ